हेलो को बोल्नु भयो ए कहाँ जानुलाई होला ए हुन्छ खाली छ सिलगढीसम्मको मतलब आउनु जानु नै हो कि जानु मात्रै हजुर उसो भएदेखि सिलगढीसम्मको अब आउनु जानु र एकछिन पर्खिनु पनि हो भनेदेखि चाहिँ हजुर मलाई बाह्र सस दिनु न यस्तो हो कि पर्खिनु पर्दाखेरि चाहिँ अलिकति एकदुई सय रुपियाँ चार्ज बेसी नै लाग्छ हो अँ अनि अब जानु र अब काम एकैछिनमा सकेर चाहिँ अब फ फर्किहाल्नु पर्यो भनेदेखि चाहिँ अब कन्सेसन हुन्छ कम्ती हुन्छ उसो भएदेखि हजार रुपियाँ दिनु नि त ल म अब तपाईँबाट पो छ त तपाईँलाई कतिबेला चाहिएको भन्नुहोस् त अँ अहिले त खाली नै छ अँ चिन्छु नि चिन्छु चिन्छु ल ल हुन्छ हुन्छ हुन्छ हुन्छ ढुक्क परेर बस्नु नि ल म दुई बजीतिर आइपुग्छु